हेलो हेलो साथी के गर्दैछस् हौ ए म त यहाँ सन्चै छु ठिकै छु हो अनि सुन न एउटा कुरो तँसँग सेयर गरूँ भनेको हौ मैले अस्तिनिर यो अहिले अनलाइनको अब अहिले अनलाइनको अफर पनि चल्दैरहेछ हो अनलाइनको अफर चल्दाखेरि मैले अस्तिनिर मगाएको थिएँ स्मार्ट वाच हो स्मार्ट वाच मगाउँदाखेरि तपाईँको जुन चाहिँ मार्केट प्राइसमा छ मार्केट प्राइस तिम्रो तिन हजार त्यस्तो समथिङ पर्छ हो अब मैले यहाँनिर फिफ्टी पर्सेन्ट अफमा पन्ध्र सौमा किनेको थिएँ हो मलाई त एकदम राम्रो लाग्यो हो त्यही कारण चाहिँ तिमीलाई मैले भनेको नि तिमीहरू पनि त्यहाँनिर अनलाइन अर्डर गर्दा हुन्छ अफर अब दुई तिन दिन रहेछ हो यो दुई तिन दिनभित्र अफर गर्दा उत्यो गर्दा हुन्छ मैले अहिले युज गर्दैछु मलाई त राम्रो लाग्यो एकदम हो यसमा तिम्रो सबै रहेछ नि यसमा हार्टबिटको पनि हेर्ने टाइम त भयो भयो तिम्रो हो त्यहाँदेखिको यो फुटस्टेप वाकहरूको तिम्रो हो अनि प्रेसर यिनीहरू सबै कलहरू उत्यो हुँदोरहेछ भोइस कल हुँदोरहेछ म्यासेज हुँदोरहेछ हो अनि तिमी पनि हेर हो त्यो बेस्ट हुँदोरहेछ अहिले हो तिम्रो तिन दिन जस्तो चाहिँ रहेछ अब तिम्रो हालैमा चाहिँ अब तिन दिन जस्तो चाहिँ टाइम छ अब मलाई त एकदम मनपऱ्यो हो अब तिमी पनि किन्छौ भने चाहिँ मगाइराख फ्लिपकार्डबाट तिमीले मगाउँदा हु्न्छ हो मैले त फ्लिपकार्डबाट मगाएको अरूमा पनि छ अब एमाजनतिर पनि छ हो तर फ्लिपकार्डमा चाहिँ अलिक बेसी अलिकति अफर चाहिँ राम्रो रहेछ जस्तै एमाजनमा तिम्रो जस्तो सत्र सौहरू पर्छ हो अब तिमीले फ्लिपकार्डमा हेऱ्यौ भने चाहिँ अलिकति कम्ती रहेछ हो दुई सौ रुपियाँ जस्तो कम्ती रहेछ हो पन्ध्र सौहरू पर्दोरहेछ हो अनि तिमीले इच्छा लाग्यो भने चाहिँ मगाऊ न मलाई त एकदम राम्रो लाग्यो प्रडक्ट